हामी मानिसहरू प्रत्येक मानिसहरू नै आफ्नो सँग जोडिएको हुन्छ आफ्नो नेपाली सांस्कृतिक जातीय भेषभूषा जातीय खानपान हरेक कोही नै त्यो यो मूलसँग जोडिएकै हुन्छ र हामी प हामी माइत घरमा हुँदाखेरि पनि हामीले नेपालीको एकदम सानो सानो प्रोग्रामहरू पनि ए कार्यक्रमहरू जस्तो भाषा दिवस भाषा मान्यता दिवस भयो भानु जयन्ती भयो फुलपाती शोभायात्रा भयो हामी एकदम सम्पूर्ण रूपमा जातीय भेषभूषामा हामीले त्यो कार्यक्रमाहरू पालन गर्थ्यौँ र अहिले हामी यहाँ आएर आफ्नो उसमा आएर पनि त्यो कुरोहरू हामीलाई याद अ सम्झना आउँछ पहिला हामीले गरेको र सोही प्रकारले यहाँ पनि त्यस्तै नै हामीले आफ्नो जातीय भेषभूषामा आफ्नो प्रत्येक नेपालीको कार्यक्रमहरू चाडबाडहरू एकदमै रीतिथिती पुर्वक निभाउ पालन गरिरहेको छौँ